हाम्रो क्षेत्रमा कोभिड नाइन्टिनको यस कालमा धेरै त्रासपूर्ण अवस्था थियो धेरै ठुला बडा सबै वर्गका मानिसहरू यस कोभिड नाइन्टिनको महामारीमा चपेटमा नै परेको थियो यसर्थ सब डरले घरबाट ननिस्किने अवस्था एक घरदेखि अर्को घर जान पनि धेरै डर थियो एक विशेषगरि गाउँघरमा यो एउटा घरको अर्को घरका परिवारकाहरू सम्पर्कमा आउन पनि असमर्थ थियो विशेष गरि यस डरले धेरै आफन्तहरू छुट्टिए आफन्तहरू भेट्न नसकेको अवस्थाहरू धेरै माया लाग्दो स्थितिहरू पनि देखा परेको थियो टिभी रेडियो समाचारहरूमा प्राप्त जानकारीहरूले पनि मान्छेलाई धेरै नै डराएर बस्नपर्ने अवस्थामा कोभिड नाइन्टिन भन्दा नै मान्छेहरू धेरै अन्तिम समय आएको अनुभव गरिसकेका थिए यसर्थ कोभिड नाइन्टिनदेखि बाच्न हामीले घरबाट एक घरदेखि अर्को घर नजानु नै ठुलो उपाय सोचेका थियौँ यात्राहरू ठप्प भएको थियो कोभिड नाइन्टिनदेखि बाच्न विशेष गरि स्वास्थ्य कर्मीहरूको ठुलो भूमिका थियो स्वास्थ्य कर्मीहरूले दिएको सुझाव गाउँले बासीहरूले सबैले पालन गरेर एउटा गाउँदेखि अर्को गाउँ जान छाडे्का थिए एक प्रकारले नियमहरूले पालन गर्ने हुँदा वञ्चित पनि थियो

कोभिड नाइन्टिनदेखि धेरै बाचेका थियौँ वरिपरि संसारभरिका घेरै खबरहरू मान्छे मरेका सुने पनि हाम्रो गाउँमा गाउँघरका मानिसहरूले गाउँघरकै सब्जीहरू खाएर आफ्नो इम्युनिटी बढाउन सक्षम भएका थिए यस्तो अवस्थामा गाउँघरका मानिसहरू बाच्न सफल थियो तर गाउँघरका मानिसहरू बजार सहर पसेकाहरू घर आउन वञ्चित थिए यात्राहरू गर्न नसकिने अवस्था भएकाले बाहिर बसेका मानिसहरूले ज्यान गुमाउनु परेको थियो यसर्थ प्रत्येक परिवारहरूमा यो पीडादायक सामना भोग्न परेको थियो